मैले एमाजोन अनलाइन सपिङ साइटबाट एउटा स्यामसङ कम्पनीको होम थिएटर मगाएको थिएँ त्यो मैले प्राप्त गरेँ र त्यो जुन थिएटर छ होम थिएटर स्यामसङको एकदमै राम्रो रहेछ बक्सहरू पनि एकदम राम्रो राम्रो साउन्ड क्वालिटी पनि राम्रो रहेछ र मलाई एकदमै राम्रो लाग्यो यो जुन चिज छ बक्सको साइज पनि राम्रो सबै राम्रो साउन्ड क्वालिटी चाहिँ एकदमै राम्रो र